हेलो सुन्नु सुन्नोहोस् मेरो तपाईँकोबाट अस्ति एक हप्ता जस्तो अगाडि मैले एउटा ज्याकेट किनेको थिएँ याद भयो तपाईँलाई यो ज्याकेट मलाई साह्रो खल्लो भयो त्यो ज्याकेट एकदमै पुवर क्वालिटीको रहेछ भित्र अब मैले हतारमा तपाईँमाथि विश्वास गरेर हतार हतार किनेर ल्याएँ तर घरमा ल्याएर हेर्दाखेरि चाहिँ भित्रको सिलाईहरू राम्रो थिएन फेरि भुवा भुवा उस्केको अन्त मैले धोएर पनि हेरेँ धुँदाखेरि पनि त्यो एकदम कस्तो अर्के खालको गह्रौँ न गह्रौँ डिसकलर भएको जस्तो भयो त्यसको क्वालिटी नै अर्कै खालको भयो यस्तो पाराले तपाईँले बिजिनेस गरेको त राम्रो भएन मलाई त चित्त बुझेन तपाईँलाई बिश्वास गरेर किनेँ मैले तर तपाईँकोबाट मैले यो के गर्नुपर्ने अब तपाईँले नै सुझाव गर्नुहोस् एकदमै खराब चिज पाएँ मैले तपाईँकोबाट यस्तो सोचेको पनि थिइनँ मैले